हाम्रो गाउँको छेउमा ठुलो जङ्गल छ हामीहरू घाँस दाउरा काट्नु जान्छ घाँस दाउरा काट्नु जान् जान्छ अनि त्यो जङ्गलमा पाइने जङ्गली जनावरहरू चाहिँ स्याल मृग बँदेल चितुवा भालु बाँदर पाउने गर्छौँ अनि त्यस जङ्गलमा पाइने रुखहरू चाहिँ चिलाउने धुप्पी कटुस उतिस सखुवा चाँप